कालिम्पोङ जिल्ला अन्तर्गत हावापानीको विषयमा भन्नुपर्दा चाहिँ यहाँको तापमान वर्षा मौसमको विषयमा भन्नुपर्दा है तपाईँहरूलाई म यही भन्न चाहन्छु यो पालि चाहिँ यहाँनिर एकदमै गरम छ तापमान चाहिँ एकदमै गरम छ है अहिले पनि बिहानदेखि नै घाम लागिरहेको छ पानी परेको छैन खडेरी लागिरहेको छ एकदमै गरम छ प्लेन साइडको जस्तै सिलगढीको जस्तो गरम छ हो यहाँ चाहिँ अहिले हामी दिउँसो सिँयाल खोज्दा खोज्दा हुन्छ है कहिल्यै ननुहाउने मान्छे पनि दिनमा चार पाँचपल्ट नुहाउने भइसकेको छ है यहाँ चाहिँ अहिले एकदमै मौसम चाहिँ एकदमै हावापानी चाहिँ गरम भइरहेको छ है यहाँ चाहिँ कालिम्पोङको चाहिँ